हेलो भाइ मेरो सामान कति बजी आउँछ हौ तपाईँ मेरो सामान लिएर चाहिँ यो के हरे ड्रिम थिएटरको छेउमा आउनु पऱ्यो ड्रिम थिएटरदेखिको अलिकति यता आइसकेपछि नोबेल्टी र ड्रिम थिएटरको बिचमा ट्रक एसोसिएसनको त्यहाँनिर अफिस छ अफिसको माथिल्लो तल्ला धर्मोदय स्कुलको छेउमा त्यहाँनिर चाहिँ एउटा मन्दिर छ त्यहाँनिर चाहिँ मेरो घर छ तपाईँले मेरो डेलिभेरी जुन चाहिँ सामान छ त्यो चाहिँ त्यहाँनिर ल्याइदिनु पऱ्यो मलाई ढिलो भइसकेको छ किनभने म अफिस जानको लागि म तर्खर भइरहेको छु र भाइले मलाई झट्टभन्दा झट्ट सम्पर्क गरेर मलाई फोन गरेर चाहिँ मेरो सामान तपाईँले टाइममै ल्याइदिनु भयो भने चाहिँ राम्रो हुनेथियो भनेर मैले सोचेको छु